ए नमस्ते आउनुहोस् बस्नुहोस् ए स्कुलमा टिचिङको लागि आउनु भएको रहेछ है अनि हाम्रै स्कुल चाहिँ किन अलिकति तपाईँको परिचय दिनुहोस् न त हजुरले बिएड चाहिँ कहाँबाट गर्नु भएको रहेछ नि बिएड पनि होइन ए ठिकै छ भनेपछि हजुर तपाईँ कुन चाहिँ विषयमा चाहिँ पढाउनु सक्नुहुन्छ हजुर नेपालीको कुन चाहिँ विधा पऱ्यो तपाईँले यसभन्दा अघि पनि कुनै तपाईँको अनुभव छ शिक्षण क्षेत्रमा हजुर ए भनेपछि तपाईँलाई अलिकति अनुभव त होला कसरी पढाइन्छ के गरिन्छ विद्यार्थीहरूसँग कसरी आदान प्रदान गर्ने आफ्नो कुराहरू भन्ने त अलिकति होला तपाईँकोमा पनि होइन ए हजुर अन्त तपाईँले स्कुलिङहरू चाहिँ कताबाट गर्नुभएको थियो नि ए हजुर तपाईँले भनिसक्नु भयो कि नेपाली विषयमा भनेर अब नेपाली विषयको एकजना अध्येता भइसकेपछि तपाईँलाई आजको एउटा सानो इन्टरभ्यू जस्तै गरौँ होइन तपाईँ भन्नुसक्नु हुन्छ नेपाली विषय लिइसकेपछि क ख भनेर सुनाइदिनुहोस् न त अलिकति यहाँ विद्यार्थीहरूले पनि सुनोस् हजुर हुन्छ भयो हुन्छ ए भनेपछि तपाईँलाई हामी स्कुलबाट विद्यालय पक्षबाट तपाईँको लागि फोन आउनेछ त्यति बेलाको लागि त्यति बेलासम्मको लागि चाहिँ आजको लागि चाहिँ भयो भनौँ न है ए हुन्छ हुन्छ